र अहिलेको लागि अब यही भनौँ कि हाम्रो गाउँमा पहिला पहिला काँटा कोदालो चलाउँथे घ गाउँमा कसै कसैले गोरु पालेका हुन्थे लैनो गाईहरू हुन्थे गोरुको नाम झाले माले काले यस्तै परकारका हुन्थे गोरु जोत्ने गर्थे हलीले हलो जुवा बोकेर आउने गर्थे अहिले त ऐ सबै एकदमै हराएर गएको छ र कृषि गर्नुमा पनि अहिले चाहिँ धेरै समस्या परेको छ र अहिलेको लागि म यो छोटो एउटा मेरो भनाइ यतिमै शेष गर्छु